मैले अस्ति एक हप्ताअगाडि एउटा फोन किनेको थिएँ ए्याड त एकदमै राम्रो देखेको थिएँ अनि त फोनको लुक्सहरू नि राम्रो लागेर फोन किनेको थिएँ सबैले राम्रै हुन्छ भन्यो अनि त कस्तो चाहिँ हुन्छ भनेर मैले पनि किनेँ अब आफूलाई चाहिराखेको छ फोन हैन अनि त किनेको थिएँ फोन चलाउँदै गएँ एकदुई दिन त राम्रै चल्यो त्यहाँदेखि त घरी फोन तात्तिने चार्ज पनि राम्रो नटिक्ने ब्याट्रिको राम्रो रहेनछ अनि त खोइ त नेट्वर्कहरू अब ऊ यो नै खोइ अरूको राम्रै चलिरहेको छ यो फोनमा त्यस्तो चलेको नि छैन त्यसको डिस्प्ले क्वालिटीहरू नि एकदमै राम्रो लागेन टच त झन् अब के भन्नु र एकदमै बित्थाको म त कुन दिनमा यो फोन लिएँछु यस्तो खालको महसुस भइराखेको छ नि त्यही त ऱ्यामहरू नि राम्रो ऊ यो छैन क्यामेरा क्वालिटी पनि खै फर्स्ट एकदुई दिन त राम्रै थियो खोइ के हो हो बित्थाको क्वालिटी छैन दुईतिनवटा ए्याप इन्स्टल गरेको खाली फोन हिट भएको जस्तो नि हुन्छ अनि त खोइ त्यसको ऱ्यामै राम्रो नभएको हो कि ऱ्याम पनि खोइ राम्रै भनेर ल्याएको ऱ्याम पनि छ राम्रै छ त्यस्तो सानो ऱ्याम टु जिबी थ्री जिबी पनि हैन सिक्स जिबी ऱ्यामै छ र पनि खोइ त्यसको पर्फर्मेन्स फोनको जुन पर्फर्मेन्स छ त्यो मलाई मन परेन एकदमै बित्थाको लाग्यो मलाई चाहिँ राम्रो एकदम पटक्कै मन परेन हो अनि त खोइ म त यस्ता यस्तो फोन चाहिँ नकिन्नु है भनेर भन्छु सबैलाई अरू अरू फोन किन्नु बित्थामा यस्तो फोन किनेर डुब्नु मात्रै रहेछ अब म त किनिहालेँ अब जसोतसो चलाउनै पऱ्यो हैन फोन चाहिँ बरु एकदमै सोचेर सम्झेर किन्नुपर्ने रहेछ मैले चाहिँ यस्तो फोन किन्यो भनेर फेरि थेट कहाँ हो हैन राम्रै फोन किन्नु है किन्दाखेरि चाहिँ